अब म काम त गर्दिन है कुनै पनि अब म त एउटा स्टुडेन्ट हो अब स्कुल कलेज स्टुडेन्ट हो अब कलेज गएर आउँदै ठिकै टाइम बित्छ है तर पनि अब बिहान जानु अगाडि अब खानासाना बनाएर खाएर भाँडासाँडा धोएर जानुपर्छ आएर कलेजबाट आएर पनि त्यही अब खानासाना बनायो खायो पढ्यो है मेरो अब काम त त्यही हो मेरो अब अरू काम त गर्दिन अब त्यही अब स्टुडेन्ट भएर अब मेरो काम त त्यही छ तर पनि अब त्योभन्दा अरू अब इच्छाहरू चाहिँ मेरो अब कहिले काहीँ अब गाउनु बजाउनु इन्ट्रु्मेन्टहरू बजाउनु गिटार बजाउनुहरू मन पर्छ है मलाई अब फोटोग्राफी अब फोटोग्राफी गर्न मनपर्छ अब कति बेला कोही बेला अब हिमाल अब कञ्चनजङ्घाहरू राम्रो देख्छ अब क सनसेट हरू हुँदै गर्दा फेरि राम्रो भ्यू आइरहेको हुन्छ त्यति बेला फोटोहरू खिच्छु म है फोटोग्राफीहरू गर्छु अब मेरो कामभन्दा बाहिरको सोख रुचिहरू त्यही हो अब कहिलेकाहीँ घुम्नु जानु कहाँकहाँ घुम्नु जानु मन पर्छ र के के खानु मन पर्छ त्यही हो मेरो त अब कामभन्दा बाहिर सोख र रुचि त